ओ हेलो दादा सुन्नु न मैले चाहिँ तपाईँलाई अघि मेरो एड्रेस ऊ यो दिएको थिएँ त कालचिनीको एड्रेस दिएको थिएँ होइन तर म चाहिँ अहिले के कारणले म उता साथीलाई भेट्नु जानुपर्यो त उसले मलाई अर्जेन्टली बोलायो त्यही भएर त्यही भएर म चाहिँ अहिले र तपाईँ चाहिँ अहिले त्यो एड्रेसमा नगइकन यहीँ आइदिनुहोला बरु भन्दा म तपाईँलाई अलिक पहिलाको भन्दा अलिक बेसी नै ऊ यो दिउँला बेसी नै भारा दिउँला किनकि उसले गर्दा चाहिँ म आउनु परेथ्यो त्यही भएर नरिसाइदिनुहोला तपाईँहरूलाई पनि अब मैले पहिलाको एड्रेस त्यो दिएको थियो अहिले फेरि उ यो अर्को एड्रेस हुँदाखेरि तपाईँलाई पनि अप्ठ्यारो परिरहेको होला तर अब सिचुवेसन नै त्यस्तो भएर चाहिँ म यहाँ हेमिल्टन आइपुगेँ त्यही भएर अन्त तपाईँ अब काट्नु अब ऊ त्यो पहिलाको एड्रेसमा नगइकन अहिले म अहिले यही एड्रेसमा आइदिनु होला मेरो अहिलेको करेन्ट एड्रेस चाहिँ हो ऊ यो हेमिल्टन काली काली मन्दिरको छेउमै म पर्खिरहेको हुनु हुन्छु तपाईँ जस्तै यहाँ पुग्नुहुन्छ त्यस्तै यहाँ आइपुगिकन मलाई कल गर्नुहोला